हाम्रो गाउँमा चाहिँ अब खेतीपातीमा चाहिँ मकै गहुँ धानहरू रोप्छ है मतलब हाम्रो गाउँमा चाहिँ त्यही अब खेतीपातीको लागि चाहिँ अब हामीलाई अब धेरै पानीहरू चाहिन्छ दिनहरू अब महिनाहरू मिल्नु पर्छ है महिना दिनहरू मिल्नु पर्छ मकैको चाहिँ मकै चाहिँ हामी हिउँदोमा है हिउँदोमा हामी हिउँदोमा रोप्छ मकै चाहिँ अन्त यो धान कोदोहरू चाहिँ हामी बर्खामा है पानी झरीको सिजनमा पानी झरीको बेला चाहिँ रोप्छ